हाम्रो नेपाली भाषा चाहिँ अरू भाषाहरूभन्दा अब अलिकति धेरै नै सजिलो छ जसमा कि अब कोही पनि अब बङ्गाली बिहारी मारवारी आदिवासीहरू जति नै हिन्दी इङ्गलिस बोल्ने जति पनि छ उनीहरूलाई सजिलो नै लाग्छ अब यसमा चाहिँ अब हाम्रो अलिकति नेपाली भाषा चाहिँ धेरै नै भन्दा नि पुरै अब सजिलो छ जसमा चाहिँ अब हामीले जे बोले पनि स्पष्ट बुझ्नसक्छ उनीहरूले नै अब बुझिहाल्छ त्यो कुरा चाहिँ नेपाली भाषा चाहिँ अब सबैलाई नै अब बङ्गालीलाई होस् बिहारीलाई होस् मारवाडीलाई होस् अब जो कतिवटा नै अब हाम्रो नेपाली छेउछेउमा बस्ने जातिहरू भयो उनीहरू सबैले नै अब बोल्नु जान्दैछ सबैले बोल्नसक्छ त्यसमा हाम्रो सजिलो हुन्छ उनीहरूको भाषाहरू हामीलाई बरू अलिकति डिफिकल्ट लाग्छ हार्ड लाग्छ तर हाम्रो भाषा चाहिँ उनीहरूले जतिसक्दो बोल्न सकिहाल्नु हुन्छ त्यसमा चाहिँ हाम्रो भाषा चाहिँ सबैभन्दा अब अरू भाषाहरूभन्दा चाहिँ सजिलो हुन्छ जति अब अरू अरू इङ्लिस हिन्दीहरू जति हुँदैन त्यसमा त्योभन्दाखेरि चाहिँ अलिकति हाम्रो भाषा सजिलो हुन्छ